हेलो नमस्ते दाजु तपाईँ कालिम्पोङको क्याब एजेन्सी बोल्नुभएको नि है म पनि तपाईँकै क्याब एजेन्सीको चालक हो है ग्राहक हो म चाहिँ सात तारिखको निम्ति चाहिँ तपाईँकै क्याब बुक गरौँ दुइटा भनेर चाहिँ कल गरेको है मलाई चाहिँ दुइटा क्याब चाहिएको थियो म मेरो परिवार र साथीहरूलाई चाहिँ घुमाउनु लैजाउनु लागेको थिएँ है म चाहिँ अलिक टाढै जाऔँ नेपालतिर पोखरातिर घुम्न भनेर है भनेको सोचिरहेको थिएँ त्यसै कारण चाहिँ कति लिनुहुन्छ तपाईँले है हामीले त त्यसमा चालिस पैँतालिस हजार लिन्थ्यो है म त तपाईँकै चालक भएकोले गर्दा त अलिक घटाइ दिनुहुन्छ होला नि है छुट दिनुहुन्छ होला नि है मलाई चाहिँ पैँतिस जतिमा मिलाइदिनु पर्यो तपाईँले